दार्जिलिङ जिल्लामा थुप्रै किंवदन्तीहरू छन् छन् थुप्रै कथाहरू छन् र ती कथाहरू र किंवदन्तीहरू मूल रूपले धर्मसँग नै सन्निहित भएर देखापरेका छन् र हामी प्रायः ती किंवदन्तीहरू जब पनि सुन्छौँ त्यस समय हामीलाई त्यसले एउटा अलग्गै त्यो रोमान्स या अलग्गै आनन्द दिनेगर्दछ र यस्ता ठाउँहरू त थुप्रै छन् दार्जिलिङमा जसको चर्चा गरेर गर्न सकिँदैन तीमध्येमा सिन्चेल धामको नै एउटा चर्चा गर्द गर्छु र सन्चेल धाममा मूल रूपले त्यहाँनिरको एउटा जुन किंवदन्ती छ पहिला सिन्चेल धाममा चाहिँ दुईवटा हाँस निस्किएका थिए अरे अनि ब्रिटिसहरूले त्यहाँनिर त्यो क्याम्प लगाएर बस्दाखेरि त्यसमा एउटा हाँसलाई मार्ने कोसिस गर्दा चाहिँ त्यो हाँस चाहिँ उडेर आएर दार्जिलिङमा दार्जिलिङको महाकाल धाममा बसेको अरे र त्यो हाँस चाहिँ एउटा हाँस चाहिँ महाकाल बाबा हो अनि अर्को हाँस जुन सिन्चेल धाममै छोडियो त्यो चाहिँ सिन्चेल देवी हो भन्ने एउटा किंवदन्ती छ त्यो यहाँको सांस्कृतिक परम्परा सँगसँगै यहाँको धार्मिक संस्कार र धार्मिक परम्परासँग पनि त्यो एकदमै नजिक रहेको छ र त्यो एकदमै रोचक किंवदन्ती पनि छ